मैले जीवनमा सिकेको महत्त्वपूर्ण पाठहरू त धेरै धेरै धेरै छन् तर त्यस मध्ये सिकेको एउटा महत्त्वपूर्ण पाठ हो जीवनमा कहिले पनि जित मात्र हुन्छ भन्ने छैन जीवनमा हार पनि हुन्छ अनि त्यो हारले धराशायी बनेर निरास बनेर हामी कहिले पनि बस्नु हुँदैन रहेछ किनकि हामीले त्यो हार सोचेर जति पनि त्यो समय नष्ट गर्छौँ त्यो समय कहिले पनि तपाईँहरूको समक्ष फिरेर कहिले पनि आउँदैन रहेछ बरु त्यो हारको निरासा जनाउदै रोएर बस्नुको सट्टा तपाईँहरूले अब जित कसरी हासिल गर्ने हो भन्ने कुरापट्टि ध्यान लगाउनु पर्दोरहेछ विशेष अनि अर्को कुरा जीवनमा मानिसले सबै व्यक्तिहरूदेखि एउटा अपेक्षा राख्न थाल्छ अनि अपेक्षा त्यो जोसुकैसित आमा बाबा ब घर परिवार वा पति पत्नी जोबाट होस् त्यो अपेक्षा अपेक्षा राख्नाले चाहिँ के हुन्छ भने कुनै पनि व्यक्तिको अपेक्षा चाहिँ कहिले पनि अर्को व्यक्तिले पूर्ण गर्न सक्दैन अनि जब त्यो अपेक्षा पूर्ण गर्न सक्दैन त्यहाँबाट सङ्घर्ष उत्पन्न हुन्छ अनि त्यो सङ्घर्ष त्यो सम्बन्धमा त्यो कुनै पनि कुरामा त्यो सङ्घर्ष भए पछि त्यो सङ्घर्ष भएको सम्बन्ध वा त कुनै पनि कुरा राम्रो हुँदैन त्यसैले जीवनबाट जीवनमा कसैदेखि अपेक्षा राख्नु हुँदैन आफ्नो काम हामीले गर्न पर्छ भन्ने कुरा मैले सिकेँ